दार्जिलिङमा विगतका वर्षहरूमा बाटोघाटो कल्भर्ट झोडाहरू बनाएको छ जसले गर्दा पर्यटकहरू सजिलैसित आउजाउ गर्न सक्छन् अनि दार्जिलिङलाई सफा राख्न दार्जिलिङ म्युनिसिपालिटीले सलिड वेस्ट म्यानेजमेन्टको कार्यक्रमहरू पनि गरिरहेको छ दार्जिलिङ गभर्नमेन्ट कलेजमा प्रत्येक सब्जेक्टमा पोस्ट ग्रेजुएसनको फेसिलिटी पनि दिइएको छ